कसैले मलाई फोटोग्राफीलाई हबी वा पेसा बनाउनुमा सल्लाह माग्यो भने चाहिँ म अब राम्रै कुरामा सकारात्मक कुरा नै भन्छु किनभने अब हेरौँ पहिलाको समयमा फोटोग्राफीलाई त्यति मान्छेहरूले इन्ट्रेस्ट दिन्थेन ध्यान दिन्थेन होइन अहिलेको समयमा त है फोटोग्राफीलाई एकदमै अब इन्ट्रेस्ट लिदैँछ मान्छेहरू कतिजनाले अब फोटोग्राफी गरेर नै पैसा कमाउँछ कतिजना फोटोग्राफी गरेर नै आफ्नो घरहरू चलाइरहेको छन् अब के भन्नु अब फोटोग्राफी अब धेरै प्रकारको हुन्छ जस्तो कि भयो अब इनभाइरोमेन्टल फोटोग्राफी जस्तो भयो अब एनिमल्सहरूलाई खिचेर फोटोग्राफी गर्ने जस्तो भयो अबो विडिङहरूतिर फोटो खिच्ने उनीहरूले त्यही गरेर नै आफ्नो जीवन जीविका चलाइरहेको हुन्छ र अब फोटोग्राफीमा अलिक भन्नु पऱ्यो भने ऐभिडेन्सको रूपमा पनि हामी फोटोग्राफी नै गर्छौँ अनि अहिलेको यो समयमा त फोटोग्राफी एकदमै इम्पोर्टेन्ट भएर गइरहेको छ र अनि मलाई कसैले सोध्यो भने चाहिँ अब पेसा वा हबी बनाउनु भने चाहिँ यसमा चाहिँ म एग्री गर्नेछु किनभने अहिलेको यो समयमा फोटोग्राफी चाहिँ एकदमै अब इम्पोर्टेन्ट भएर गइरहेको छ अनि फोटोग्राफीमा चाहिँ अब हेर्नु पऱ्यो भने अब विभिन्न फोटोग्राफर हुन्छन् फेमस फोटोग्राफरहरू उनीहरूले अब विभिन्न अवार्डहरू थापेका छन् अब पैसाहरू कमाइरहेका छन् उनीहरूले उनीहरूलाई हेरेर अब गयौँ भने पनि हामीलाई एकदमै राम्रो हुनेछ